हेलो हजुर हो त मेरोमा वेगेनर एउटा अभाइलेबल छ एउटा छ हो दुई हजार अठार मोडलको बाह्र सौ सिसीको छ

यस्तै साह्रै साढे चार छ साढे चार लाख छ हो हजुर त्यति पेपर पेपरहरू एकदम ओके तपाईँहरू तपाईँ अब त्यसको अब चिन्तै लिनुपर्दैन अँ त्यो हुन्छ हुन्छ सबै तपाईँको नाममा सबै है तपाईँ लानु हुन्छ भने दिनमा अब त्यही त्यही दिन त हुँदैन है एक दुई हप्त चाहिँ लाग्छ मेरो लोकेसन मालबजार ए ठाउँ ह हजुर म तपाईँलाई लोकेसन पठाइदिन्छु नि वाट्सएप हजुर हजुर हजुर

फाइनेन्स हुन्छ फाइनेन्समा नि हुन्छ क्यासमा नि हुन्छ अब तपाईँले अब डाउन हेरि हेरि हुन्छ अब तपाईँले होइन तपाईँले कति गर्नुहुन्छ गाडीको प्राइस साढे चार छ ए प्राइस त त्यही हो अब इएमआईमा अब त्यो फिक्स प्राइस हो है तर पनि अब अब आउनुहोस् न अगर यसो डिस्काउन्टसिस्काउन अब गरिदिन्छौँ फाइनेन्स हुन्छ तपाईँ आउनुहोस् हो कति गर्नुहुन्छ त्यो अब अब कुन चाहिँ फाइनेन्सबाट गर्नुहुन्छ हो त्यो हेरेर हुन्छ हजुर कहिले लानुहुने हुन्छ हुन्छ हुन्छ हुन्छ आउनुहोस् न हुन्छ हुन्छ